हजुर मसँग मन पर्ने पुस्तक शृङ्खलामध्ये अङ्ग्रेजी पुस्तक द टेस्ट केस छ जसमा मैले जसमा मैले त्यस त्यस पुस्तक विषयमा एकजना केटी केटीलाई आर्मीको कमान्डो ट्रेनिङका निम्ति पठाउँ पठाइएको हुन्छ र त्यसमा त्यो केटीलाई गर्न दिँदैन तर गर्ल पावर अथवा नारी शक्ति भन्ने कुरा चाहिँ के हो भन्ने कुरा त्यसमा विश्लेषण गरिएको छ र त्यो पुस्तक अति धेरै उत्कृष्ट छ मलाई एउटा सकारात्मक रूपमा मैले त्यो पुस्तक पढेको छु र सकारात्मक नै भएर गएको थियो र त्यो म त्यो पुस्तक मैले तिनपटक पढेको थिएँ र त्यसबाट मैले धेरै धेरै अनन्ददायक आनन्द उठाउनु सकेको थिएँ त्यो पुस्तक धेरै उत्कृष्ट छ